हलो रेस्टुरेन्ट मा मैले कल गरेको थिएँ कि अनि त के भन्छ मैले खाना मगाएको थिएँ तपाईँहरूको रेस्टुरेन्टबाट खाना त एकदम के भन्छ कस्तो बिग्रेको खाना पठाइदिनु भएछ मैले सब्जी दालहरू अनि त चिकनहरू मगाएको थिएँ अनि त एउटा चाहिँ फास्टफुड मगाएको थिएँ तपाईँको रेस्टुरेन्टबाट खाना त एकदम सबै खराब न खराब आएछ अनि त एकदम बिर्को खोल्नेबित्तिकै नै कस्तो स्मेल गन्हायो हो अनि त तपाईँहरूको म त पुरानो कस्टमर हो खै तपाईँहरू त्यस्तो कस्तो बिग्रेको खाना दिनुभएछ मलाई त आज त तपाईँकोमा झन् राम्रो हुन्छ भनेर मगाएको मैले अनि त तपाईँहरूले त कस्तो केयरलेस गर्नु भएछ तपाईँको उसबाट त रेस्टुरेन्टबाट अनि त मैले त तपाईँहरूको पुरानो कस्टमर हो भनेर चाहिँ तपाईँहरूलाई त्यहीँ द् रेस्टुरेन्टबाटै ल्याउनुको लागि चाहिँ गरेको थिएँ साथीहरूले सबै रिसायो मेरो साथीहरू पनि यस्तो खाना बिग्रेको खाना कस्तो होटेलबाट म त रेस्टुरेन्टबाट मगाएको भनेर मलाई कस्तो ऊ यो भयो इन्सल्ट गऱ्यो हो कि त तपाईँहरू त्यो खाना रिटर्न लिनुहोस् कि त म मलाई राम्रो खाना पठाइदिनुहोस् अनि म तपाईँलाई त्यही भएर चाहिँ फोन गरेको थिएँ अनि त तपाईँहरूले के के गर्नु हुन्छ एउटा न एउटा उपाय त गर्नु पऱ्यो अब मेरो त साथीहरू आएको छ अनि तपाईँहरूले त्यो नभए राम्रो खाना पठाइदिनुहोस् कि त नभए ऊ यो गरिदिनुहोस् रिटर्न गरिदिनुहोस् अनि त दाम पनि साह्रै महँगो न महँगो लिनुभयो त्यस्तो खाना खराबमा एकदम प्राइस पनि एकदम हाएस्ट ऊ यसमा गर्नुभएको रहेछ अलिक डिस्काउन्ट चाहिँ गरिदिनुहोस् है तपाईँहरूलाई त्यही भएर चाहिँ कल गरेको थिएँ अनि त तपाईँहरूको झन् होटेलको यो गरौँ भनेर गरिदिऊँ भनेर सोचेको थिएँ तपाईँहरूले त खै कस्तो केयरलेस गर्नुभएको